मेरो मेरो मेरो चाहिँ अब दुईवटा छोरी एउटा छोरा हो अनि के भन्छ मेरो अब छोरा चाहिँ बेङ्लोरमा छ अन्त ठुलो छोरी चाहिँ बिहे भइसकेको छ सानो छोरी पढ्दैछ अनि ठुलो छोरा अब त्यो छोरा ठुलो छोरा चाहिँ आबो छोरीभन्दा पनि ठुलो हो ऊ चाहिँ बेङ्लोरमै छ अनि उतै अब गएर त्यो त अब सानोमै अब बिहे छिटो बिहे पनि छिटो गऱ्यो ऊ चाहिँ गएर उता नै कामहरू गर्छ बुहारी पनि लगेर गएको छ उतै गर्छ अनि ठुलो छोरा अर्को ठुलो छोरीको चाहिँ जुवाइँ छ अन्त उसको त अब जुवाइँले अब सर्भिस गर्नुहुन्छ उनीहरूको उता भइगयो अनि सानो छोरी पढ्दैछ क्लास सेभेन पढ्दैछ सानो चाहिँ सानो नै छ अनि मेरो चाहिँ काम म चाहिँ उयो गर्छु सानो दोकान छ खाता किताब पेन्सिलहरू अब यस्तै सानो तिनो अब मेरो नजिक छ कि स्कुल पनि अनि स्कुलको छेउमा भएकोले गर्दा त्यस्तै अब सानो खाता किताब पेन पेन्सिलहरू त्यस्तैहरू बेच्छु मेरो अब श्रीमानले चाहिँ आबो पशु पालनहरू गर्छ घरमा सानो तिनो बाख्रा कुखुराहरू छ कुखुरा बाख्रा खेती पातीहरू गर्छौँ अब हाम्रो अहिले सिजनहरू लाग्यो अब सागहरू रोप्ने मटरहरूको सिजनहरू रोप्यो हजुर